अब अहिले त म कारपेन्टर गर्छु दिनमा अब कारपेन्टर गर्दछु रातमा पनि गर्दैछु रातमा चाहिँ सेक्युरिटी गार्ड गर्दैछु अबो सेक्युरिटी गार्डमा चाहिँ अब साथीहरूले गर्दाखेरि नाइटमा मात्रै हो भनेर चाहिँ म साथीहरूले गर्दा गएको हो र कारपेन्टर चाहिँ मैले अब मेरो पहिलादेखि नै म कारपेन्टर नै गर्थेँ र मैले घर चलाउने चलाउने अब पैसाहरू कारपेन्टरबाट नै आहिलेसम्म निकाल्दै थिएँ अब घर परिवार पाल्नु ओर्नुदेखि लिएर चाहिँ मेरो अब त्यो सिप चाहिँ मेरो कहिल्यै पनि हराउँदैन त्यही कारणले गर्दाखेरि म कारपेन्टरलाई नै कारपेन्टरकै काम नै म अगाडि बडाएर अगाडि लगेर जान्छु भविष्यसम्म मेरो यहि हो गार्ड पनि गर्छु गार्ड चाहिँ अब मेरो त्यो डेमा हाल्यो भने चाहिँ म जान सक्दिनँ है नाइटमै मात्रै छ र मात्रै म आहिले गएको त्यही हो मेरो चाहिँ